ए सलोनी लिम्बुसँग बोलेको हो म म हिमालय दर्पणबाट बोलेको कि तपाईँलाई अस्ति एउटा भाइले भेटेर त्यो इन्टरभ्यु लिन्छु भनेर ब भनेको थियो नि थाहा भयो तपाईँलाई होइन दार्जिलिङमा टी गार्डनको बारेमा हो भनेर तपाईँ कम्फोर्टेबलै हुनुहुन्छ ए हुन्छ हुन्छ लु भनेपछि एक दुईवटा क्वोइसन सोध्छु तपाईँलाई त्यसको जवाब राम्रोसँगले दिनुहोस् है हुन्छ खासमा तपाईँ कुन चाहिँ टी गार्डन पर्छ तपाईँको ए तपाईँको टी गार्डनमा त तपाईँ आफू स्वयम् पनि जानुहुन्छ तपाईँ टी गार्डन लेबर हुनुहुन्छ होइन ए हजुर अन्त कमान कति बजीदेखि कति बजी लाग्छ हौ अहिले हजुर तपाईँहरू अन्त के भन्छ तपाईँहरूलाई अहिले के केको सुविधा चाहिँ दिन्छ हौ कमानमा हन के के फ्यासिलिटीहरू चाहिँ के के दिँदैछ छुट्टीहरू पाल छाताहरू पनि दिन्छ नि त होइन कमानमा तपाईँहरूलाई दिई दिइरहेको छ कि छैन कि

ए हजुर अन्त तपाईँको यो भन्नुभयो नि बिमारीहरू यताउति भनेर बिमारीहरू हुँदा त उस केही फ्यासिलिटीहरू छ हस्पिटलहरू छ टी गार्डनमा कि हजुर हजुर तपाईँको गाउँबाट गाउँबाट कतिजना कतिवटा घरजस्तो चाहिँ टी गार्डन जान्छ हौ मतलब कमानमा जान्छ हजुर

टी गार्डनमा अहिलेको करेन्ट व्यवस्थालाई सुधार्न चाहिँ के के चाहिँ सुधार्नसक्ने कुराहरू छ हौ